मेरा परिवारमा पारम्परिक रूपमा पालन गर्दै आएका पुर्खाहरूले गरिरहेका परम्पारहरू आज पनि पालन भइरहेको छ ती मध्ये विवाह अनि अन्यान्य सांस्कृतिक धार्मिक अनुष्ठानहरूमा गर्ने कुराहरूको अनुपालन गरिँदैछ त्यसमध्ये विवाहमा गरिने विभिन्न जुन विधिहरू छ ती विधिहरूको आज पनि तिनै विधिहरूको अनुरूपमा विवाह कार्यहरू सम्पन्न गरिन्छ जस्तै नौमती बाजा बजाउने अनि अन्य पनि विभिन्न प्रकारका हुन्छन् जस्तै बेहुला र बेहुलीले जुठो खुवाउने एक अर्कालाई यस्ता कुराहरू त्यसपछि मागे सङ्क्रान्ति मनाउने मकर नुहाउने नबोलिकन बिहान उठेर नुहाउने तरुल खाने यस्ता धेरै अन्यान्य सांस्कृतिक परम्पारहरू छन् जुन पुर्खाले गरि आएका कुराहरूलाई आजसम्म पनि हामीले मनाउँदै आइरहेका छौँ